मेरो धार्मिक चाडहरू हुन् दसैँ तिहार माघे सङ्क्रान्ति इत्यादि र माघे सङ्क्रान्तिको दिन चाहिँ हामीले तरुलहरू प्याजीहरू सेल रोटी लड्डू तिलको लड्डूहरू खाने गर्दछौँ र तिहारमा चाहिँ हामीले सेल रोटी पोलेर भाइ टिकाहरूमा थुप्रै किसिमको व्यञ्जनहरू पकाउने गर्दछौँ र दसैँमा पनि हामीले मासु भातहरू घरे घरेलू घरमा नेपाली खाद्य जस्तो कि गुन्द्रुकहरू त्यस्तोहरू खाने गर्दछौँ